हामीले मनाउने सांस्कृतिक चाडहरू दसैँ तिहार तिज साउने सङ्क्रान्ति हो अनि हामीले दसैँमा ठुलोहरूकोबाट आशीर्वाद लिएर टिका लाउने गर्छन् अनि हामीले तिहारमा दिदीहरूकोबाट भाइटिका लाउने गर्छन् अनि हाम्रो यस्तै गरी पूजा चाडहरू छन्